मैले फिल्पकार्टमा एउटा जिन्स अर्डर गरेको थिएँ त्यस्को मलाई पकेटको डिजाइनहरू पनि फोटोमा देखाएको जस्तो थिएन कलर पनि देखाएको जस्तो खालको थिएन धुँदा पनि गइहाल्ने खालको साइज पनि मलाई टाइट भयो त्यो चाहिँ मेरो जिन्स किन्दाको नेगेटिभ एक्सपिरियन्स थियो